अब जानवरहरूको है घरतिर पालेका पशुहरू है पशुपक्षीहरू है बिमार हुँदाखेरि हामीले पहिलातिर त हाम्रो बाजेबज्यूहरू जो हुनुहुन्थ्यो उहाँहरूले एक दुईवटा औषधीहरू बनाउनु हुन्थ्यो र त्यही औषधीहरू धेरैहरू औषधीहरू बनाउनु हुन्थ्यो तर हामी सानो भएको कारणले हामी त्यति टिप्न पाएनौँ है के के औषधी बनाउनु हुन्थ्यो तर पनि अब एक दुईवटा औषधीहरू कस्तो बनाउनु हुन्थ्यो उहाँहरूले भने चाहिँ अब जस्तो गाईहरू कोही कोहीबेला भुँडी फुल्लिएको हुन्थ्यो है खाना खान्थेन घाँस खान्थिएन त्यति बेला उनीहरूले त्यो ज्वानोहरू दिन्थ्यो गाईलाई ज्वानो के के अरू चिजहरू मिक्स गरेर दिन्थ्यो है अनि त खेरि त्यो मात्रै होइन है कति के बिमारहरू हुँदाखेरि अब गाई गाई उठ्नै सकेन अरे है उठ्नै सकेन भने अब त्यो गाई खाना खान उठ्नै सकेन भने अब अलिकति झारफुकहरू गर्थ्यो धामी झाँक्रीहरू ल्याउँथ्यो उनीहरूले पूजाहरू गर्थ्यो यता गर्थ्यो त्यो मन्साउँथ्यो त्यो काली आँखाहरू लागेको भन्ने मन्साउँथ्यो यस्तो प्रकारले गाईबस्तु बाख्रा बाख्राहरूलाई है बाख्राहरूलाई पनि त्यस्तै कोही कोही बेला के के बाख्राहरूलाई त्यो डाइरियाहरू भयो छेरपाटेहरू लागेको बेलामा गाँजाहरू दिन्थ्यो गाँजाको पत्ताहरू दिन्थ्यो गाईलाई पनि दिन्थ्यो छेरपाटेहरू लागेको बेलामा गाँजाहरू त्यहाँदेखिको कुखुराहरू है चल्ला कुखुराहरूलाई चाहिँ के गर्थ्यो भने अब त्यही अब तिनीहरूलाई देसन लागेको बेला तिनीहरू झोक्रेको बेलामा हामी त्यो प्याजहरू दिन्थ्यौँ प्याज र हल्दी हल्दीहरू मिक्स गरेर त्यो प्याजहरू दिन्थ्यौँ अनि केही चोटपटक लाग्यो भने लाग्यो भने तेल र हल्दीले तिनीहरूलाई त्यो चोट लागेको जग्गामा दलिदिन्थ्यौँ जाती पनि हुन्थ्यो अनि यस्तै प्रकारले जानिएको चाहिँ अब यति नै हो